हेलो के गर्दैछौ म पनि त्यही हो घरमा केही कामहरू हो यसो बसिरहेको त्यही कारण ए यसो सम्झेको कि त्यो चिल्ड्रेन्स डेको बारेमा हौ कुरा गर्नको लागि त्यही त अब हेर न त्यही त नि अन्त त बिचारा नानीहरूलाई पनि कस्तो लाग्छ होला नि होइन त्यही अब के गर्नु अब प्रोगाम त गर्नैपऱ्यो होला एउटा होइन अन् त्यहाँदेखिको अब बिचारा नानीहरूले त डान्सहरू पनि गर्छ पुरा प्रोगाममा मजाको हुन्छ एउटा दिनै राम्रोसँगले बिताइदिन्छ होइन त्यही त के गर्नु अँ हुन्छ त्यसो गर्दापनि अब त्यसमा अब क्लासमा लगेर पनि अब केही त गर्नुपऱ्यो नि के गर्ने अन्त

अँ अँ अँ म केक लिएर आउँछु हो तिमी त्यहाँदेखिको उयो बलुनहरू के के स्विट्स्हरू ल्याउन अलिअलि उम् अँ अन्त होइन पेन त किन चाहियो पेन्सिल इरेजर सार्पनरहरू हुन्छ नि त्यो एउटैमा पाउँछ नि हो त्यस्तो खालको सजिलो पनि हुन्छ अँ त्यहाँदेखिको अरू केही गर्ने त्यही त यहाँ अरू त के गर्नु र अँ उनीहरूलाई यसो रमाइलो गेम्स्हरू खेलाइदिउँ होइन अन्त गेम्स्हरू खेलाइदिउँ त्यहाँदेखिको यसो ब्लूटुथहरू तपाईँकोमा छ भने लिएर आउनु नि ए होइन छैन भने म पनि लिएर आउँछु नि अन्त ए अँ दुईजनालाई ल्याउँ त्यहाँदेखिको नानीहरूलाई एकछिन डान्स गराइदिउँ त्यहाँदेखिको यसो गेम्स्हरू खेलाइदिउँ अनि त्यहाँदेखिको अब के पकाउने के खुवाउने नानीहरूलाई अँ त्यही त अब केही त दिनु त पऱ्यो नि त अनि उम् सबैलाई स्यान्डविच नै दिनु नि फेरि अब केक पनि हुन्छ स्यान्डविच पनि मिल्दैन अरे अब अलिक केही खालको दिउँ न त्यस्तै केही यसो सजेस्ट म ल्याउँछु कि तपाईँ भन्नु नि अ म ल्याउँछु नि अब म त्यहाँ बजारबाट आउनै त पर्छ त्यहाँबाट आउँदा ल्याउँछु नि अन्त सँगै भेटौँ न अँ उम् ल त्यसै गरौँ न त ल स्कुलमैँ भेटौँ हुन्छ बाइ बाइ